मैले पेन्टिङ पनि गर्छु स्केच पनि गर्छु तर पेन्टिङ भन्दाखेरि चाहिँ स्केच चाहिँ सजिलो हुन्छ किनभने त्यसमा धेरै प्रकारको रङ्गहरू चाहिँदैन जब स्केचिङ गर्छ त्यति बेला त हामी जुनै पनि टेक्सचर दिन सक्छ तर पेन्टिङ गर्दाखेरि चाहिँ धेरै रङ्गहरू मिसाउनु पर्छ धेरै रङ्गहरूले त्यसलई एकदम सुन्दर बनाउनु खोज्नु चाहिँ पर्छ तर स्केचले चाहिँ हामीले जुन चाहिँ सेप पनि दिनु सक्छ जुन चाहिँ आकार प्रकार पनि दिनु सक्छ स्केचमा चाहिँ हामीले जुनै पनि मान्छेको रूपहरूलाई पनि एकदम मजाले देखाउन सक्छ पेन्टिङमा चाहिँ धेरै मिक्स भएकोले गर्दा राम्रैसँग चित्र पनि उसको अनुहार पनि राम्रोसँग देखिँदैन अन्त स्केचले गर्दाखेरि चाहिँ एकदम दम अब राम्रो देखिन्छ अब धेरै खाले अब फुलको भयो मान्छेको भयो जे जे हिमालको भयो जस जे पनिको हामी स्केच गर्न सकिन्छ त्यो स्केच चाहिँ पेन्सिलले त्यो कहाँ चार्कोलले बनेकाले गर्दाखेरि एकदमै दामी दामी टेक्सचर हामीले बनाउन सक्छ होइन अन्त पेन्टिङमा चाहिँ हामीले धेरै रङ्गहरूले मिसाएर गरेर गर्दाखेरि चाहिँ अब धेरै टा टाइम पनि जान्छ स्केचमा चाहिँ एकदम कम्ती टाइम लाग्छ त्यसमा चाहिँ हामीलाई धेरै सुबिस्ता हुन्छ